हलो ए हजुर हजुर म नागरी सिन्डिकेटकै ड्राइभर बोलेको नि मेरो नाम लक्ष्य हो नि हजुर तपाईँ चाहिँ ए हजुर ए हजुर ए हजुर हजुर ए हजुर ए नागरी भन्ने ठाउँ ए हजुर म त्यहाँ हजुर खासमा भन्नुपर्दा त म त्यही जग्गाको हो र अहिले घुम्नु आउनुहुन्छ भने एकदमै मलाई पनि खुसी लाग्यो है मेरो जगाहरू पनि अब मानिसहरूले पुरा मन पराउने गर्दोरहेछ त्यहीकारण चाहिँ अहिले चाहिँ म भन्छु कि अहिले त अब बर्खाको बेला हो हो र अहिले पानीहरू पनि निकै पर्दैछ र अब बाटोहरू ता अब त्यत्तिको ता अब राम्रै छ र पनि अब जग्गा जग्गामा बिग्रेको छ त्यही कारण चाहिँ अब अलिकति असुविधा हुनुसक्छ तपाईँहरूलाई अब हामीलाई त बानी छ त्यो बाटो हिँड्ने हो र तपाईँहरूलाई चाहिँ अलिकति असुविधा हुनुसक्छ र त्यो हिलोहरू हुन्छ कोही कोही बेला पहिरोहरू पनि जानुसक्छ हो त्यही कारण चाहिँ अहिले बर्खाको बेला चाहिँ अलिकति अप्ठ्यारो पर्नेभयो अब तपाईँहरू र पनि आउनुहुन्छ भने चाहिँ म तपाईँलाई लैजानु सक्छु अब किनभने मलाई अलिकति अनुभव पनि छ त्यो बाटोको र दिन राम्रो भएको बेलामा तपाईँहरू आँउछु भन्नुभयो भने त्यो पनि गर्दा हुन्छ तर अहिले बर्खामा गर्दाखेरि चाहिँ अझभन्दा अहिलेभन्दा खेरि चाहिँ एक दुई हप्तापछि आएको चाहिँ मलाई अलिकति राम्रो लाग्छ तपाईँ अब यसमा के भन्नुहुन्छ त्यो चाहिँ अब मेरो सल्लाह हो हजुर अहिले चाहिँ हजुर त्यस्तै भइरहेको छ हिजोअस्ति पनि एउटा ठाउँमा तल पोख्रेबुङको त्यो माथि सालबारीमा त्यो पैह्रो गएको थियो हो त्यहीकारण चाहिँ अलिकति असुविधा परेको थियो त्यहीकारण चाहिँ अब म त अब मेरा ग्राहकहरूलाई त अब राम्रै होस् भनेर चाहन्छु त्यही कारण चाहिँ एक दुई हप्तापछि आउँदाखेरि चाहिँ अलिकति राम्रो हुनेथियो भन्ने चाहिँ मेरो विचार थियो नि ए हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ ठिकै छ हुन्छ एकदुई महिनाभन्दा पनि एकदुई हप्ताबाद पनि हुनुसक्छ तपाईँ त्यसो भए मलाई कल गर्नुहोस् न ल हुन्छ हुन्छ हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ